भूमिका अघि मैले चाउमिन र मोमो मगाएको थिएँ नि शीतल रेस्टुरेन्टबाट डेढ सौ रुपियाँ दिएको थिएँ नि त्यो पुग्यो कि पुगेन एप खोलेर हेरिदेऊ त एकपल्ट